लामो पौडी खेल्नुभन्दा अगाडि म चाहिँ पहिला एक्ससाइज गर्छु स्ट्रेचिङहरू गर्छु किनकि बसिरहेको जिउमा डाइरेक्ट खेल्नुगयो भने म त्यत्ति लामो टाइमसम्म सक्दिनँ स्विमिङ गर्नु अनि स्विमिङभन्दा अगाडि दुई तिन घन्टा अगाडि नै म झन्डै आधा लिटर जस्तो पानी पिउँछु जसले मलाई हेल्प गर्छ डिहाइड्रेड हुँदैन स्विमिङ गर्दा अनि मेरो यता खाना भनौँ भने म बेसी जस्तो अब स्टिम्ड फुड्स भेजिटेबलहरू नै खान्छु अनि जसमा लो फ्याट कन्टेन्ट गर्छ डेयरी प्रोडक्टहरू म त्यस्तो प्रिफर गर्छु किनकि लो फेटको प्रडक्ट खायो भने चाहिँ मलाई स्विमिङमा पनि हेल्प हुन्छ एनर्जी पनि आउँछ अनि जे नखाने कुरा गरौँ भने चाहिँ रेड मिटहरू खाएर पौडी खेल्नुभएन किनकि जिउ छिट्टो थाक्छ त्यो खाना भरी पेटले गर्दा भरसक फ्याट भएको जिनिसहरू चाहिँ नखाएरै खेलेको राम्रो हो अब पर्सनली म चाहिँ त्यही प्रिफर गर्छु र त्यही सजिलो पनि हुन्छ लङ्ग रनको लागि जसले मलाई हेल्प गरोस् स्विमिङ